एक हजार पाँच सय पाँच हजार पाँच सय पचास पचास हजार पचपन्न सय तिस एक लाख नौ हजार दुई नौ लाख उनानब्बे हजार नब्बे